अब ठन्डामा त के अरे बोटबिरुवाहरू त त्यत्ति राम्रो हुँदैन किनभने हावाले अलिक सुक्छ ठन्डा ठियोले अलिक भेटेर बिग्रिन्छ अनि गरम महिनामा चाहिँ अलिक हुन्छ गरम महिना लागेपछि फेरि पानीको दुःख हुन्छ पानीको दुःख भएपछि अप्ठ्यारो पर्छ अलिक बोटबिरुवाहरू सबै मरेर जान्छ अनि त्यो मरेर गएपछि फेरि पानी हाल्नुपर्छ पानी हाल्यो भने मात्रै राम्ररी हुन्छ अनि ठन्डा र गरम त त्यत्तिकै हो जस्तो लाग्छ मलाई त अलिकति ठन्डाको मौसममा चाहिँ कक्रिन्छ चिसोले गर्दाखेरि नभएदेखि चाहिँ ठन्डा र गरम म त एउटै जस्तो लाग्छ लाग्न त तर पनि अब गरम महिना लागेपछि चाहिँ अब यो फेब्रुअरी जुन जुलाई लागेपछि चाहिँ आकाशबाट पानी आउँछ र त्यत्ति उयो पर्दैन नभएदेखि चाहिँ अहिले यो मार्च अप्रेलको बेलामा चाहिँ पानीहरू जताततै सुकेको हुनाले गर्दाखेरि अलिकति प्रब्लम पर्छ सागसब्जी फुलफलहरूमा